मेरो आफ्नो मेरो छोराहरू छोरा छोरीहरू त छैन म त भर्खर पढ्दैछु तर मेरो दाजुहरू चाहिँ थियो दुईजना दाजुहरू र उनीहरू चाहिँ एच एस खालि दिएर उनीहरू कामहरू गर्नमा गयो र म चाहिँ चाहन्थे कि उनीहरूले चाहिँ अलिक ज्यादा पढेर अलिक राम्रो कामहरू गरोस् भनेर किनभने अब हामी हामी गाउँ समाजमा चाहिँ अब राम्रो पढ्नेलाई ज्यादा पढ्नेको चाहिँ एउटा अलग्गै स्थान हुन्छ र तिनीहरूलाई चाहिँ इज्जतहरू दिने गर्छ र त्यसैकारणले म मेरो दादाहरूले पनि धेरै धेरै पढोस् भन्ने मैले चाहेको थिएँ र